बे ब विशेष रेस्टुरेन्ट स्थानबाट खाना अर्डर गर्नु अब खाना गर्नु छ र तपाईँको मेरो साथीहरूलाई गोर्खे खाना अथवा अब नेपाली खाना मनपर्छ र उहाँहरूको उहाँहरूको निम्ति खाना पठाइदिनु हुन्छ कि र खाना पठाउँदा एड्रेस चाहिँ यस प्रकार छ बाग्राकोट राई लाइन बाग्राकोट राई लाइन निवासी श्री गो के अरे अब नाम दिँदा हुन्छ श्री गोपाल खड्का र या टेकबहादुर खड्का या इन्द्रमाया अब खड्का यहाँनिर खाना पठाइदिनु होस् जिल्ला जलपाइगुडी पनि पर्छ र अर्को त उनीहरूको ठेगाना त अब उसले गर